म सानो कुरामा कोही बेला म पुरा खुसी हुन्छु कोही बेला त्यही कुराले मलाई कति दुःखी बनाउँछ गाउँ घरमा म सबैजनालाई माया गर्छु सहयोग गर्छु तर मलाई मान्छेहरूले अब सान्सानो कुरो पनि अब उयो पर्यो भने चाहिँ फल्नाले भनेको ढिस्काले भनेको भन्दै मलाई आरोप गर्छ आरोप लगाउँछ त्यति बेला चाहिँ मलाई पुरा रिस उठ्छ मन दुःख्छ जस जसलाई मैले माया गरेको हुन्छु त्यो मान्छेले चाहिँ मलाई अब कहिले पनि माया गरेको हुँदैन त्यसै कारण मलाई पुरा मन पनि दुःख्छ अनि मलाई पुरा कोही बेला चाहिँ म कति खुसी हुन्छु कोही बेला चाहिँ मलाई त्यही कुरामा पुरा रिस उठ्छ